हजुर हेर्नुहोस् है मैले चित्र बनाउनु चाहिँ सानो उमेरदेखि नै थालेको हो र म क्लास वान टूहरू हुँदादेखिन् मैले चित्र बनाउनु थालेको होला र त्यस्तै गर्दै गर्दै मैले चित्र बनाउँदै बनाउँदै बनाउँदै गएर चाहिँ म क्लास सेभेन एटहरू पुग्दाखेरि चाहिँ म निक्कै राम्रो भइसकेको थिएँ एउटा प्रोफेसनल चित्रकार जस्तै भइसकेको थिएँ अनि मैले धेरै चित्रहरू बनाएँ मैले रुख पात हरियो वन जङ्गल घर खोला नाला है पर्यावरणहरूको चित्रहरू धेरै बनाएँ तर मलाई सबभन्दा कठिनाइ चुनौतिपूर्ण लागेको चित्र चाहिँ हो मानवको शरीर मानवको अनुहार है अङ्रेजीमा ह्युमन पोट्रेट भन्छ नि ह्युमन फेस पोट्रेट त्यो बनाउनु चाहिँ मलाई धेरै गाह्रो लाग्यो किन भन्दाखेरि चाहिँ मैले कान नाख मुखहरू त सबै बनाइ हाल्थेँ आरामसँगले तर सबभन्दा गाह्रो लागेको चाहिँ हिस्सा चाहिँ मलाई आँखा लाग्यो किन आँखा लाग्यो भन्दाखेरि चाहिँ आँखा चाहिँ यदि तपाईँले त्यो मान्छेको स्वरूपमा तपाईँ त्यहाँ चित्र बनाउँदैछ भने आँखा त्यो मान्छेको जस्तो छ त्यस्तै बनाउनु पर्छ किनभने यदि तपाईँले त्यो मान्छेको आँखा ठुलो या सानो च्याप्टो या छड्के बनाउनुभयो भने अर्कैको मान्छेको चित्र बनाएको जस्तै देख्दछ र जो मान्छेको चित्र तपाईँले बनाउनु हुँदैछ जसको अनुहार तपाईँले त्यहाँ कागजमा छाप्नु हुँदैछ अर्कैको मान्छे बनिएको जस्तो देख्छ त्यो कारणले गर्दाखेरि चाहिँ मैले आँखा बनाउनुमा चाहिँ धेरै चुनौती खाएको छु चुनौती भेटेको छु है र र म कसरी चाहिँ अभ्यास गर्छु यसको भन्दाखेरि चाहिँ मैले सधैँ सधैँ नभए पनि हप्तामा दुईपल्ट चित्र कोरिबस्छु फोटो हेर्छु फोटो अनलाइन हेर्छु फोटो निकाल्छु अनि त्यो फोटोहरू बनाउँदै जान्छु मेरो साथीहरूको बनाउँछु चित्रहरू अनि यसरी यसरी मैले यो मेरो अभ्यास गर्दै जाँदैछु र यो मेरो जुन चाहिँ मेरो यो चित्र कोर्ने क्षमता छ यसलाई अझै ज्यादा राम्रो बनाउँदै जाँदैछु है